सांस्कृतिक कार्यक्रमहरूमा चाहिँ चर्चमा सन्डे प्रेयर हुन्छ अनि प्रार्थना गर्छ भजन गीत गाउँछ मन्दिरमा चाहिँ अब धुप बाल्छ घन्टी बजाउँछ अनि मस्जिदमा चाहिँ नमाज पढ्छ गुम्बामा चाहिँ लामाहरूले लामा पढ्छ